विशेष धन्यवाद ड्राइभर भाइ तपाईँलाई साँच्चै भन्दा म धेरै अप्ठ्यारोमा परिरहेको थिएँ है धेरै कुरिरहेको थिएँ र ड्राइभर पनि पाएको थिइनँ तर जुन हजुरले एकदमै समयमा आइदिएर है समयको साथमा एकदमै सुरक्षित तरिकाले आज मलाई यहाँसम्म ल्याइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन्छौँ हामी र विशेष म है र मेरो परिवार पनि किनकि एकदम अप्ठ्यारोमा परेको थिएँ र आशा गर्छु फेरि दोस्रोचोटि फेरि यस्तो मौका यदि त्यस्तो परे परेछ र म त्यहाँ उपस्थित छु मलाई ड्राइभको खाँचो पर्दाखेरि चाहिँ म भाइलाई नै भन्नेछु ल भाइ धन्यवाद